समय अनुसार पुरानो र नयाँ गीतको आफ्नो आफ्नो महत्त्व हुन्छ अहिलेकाहरूले नयाँ गीतहरू मनपराउँछन् र त्यसमा पनि कतिपय गीतहरू हामीहरूलाई पनि मनपर्छ त्यो राम्रो किसिमको गीत हुन्छ सुन्न लायकको गीत हुन्छ र अहिलेको र उहिलेको गीत सङ्गीतमा जो भन्नुपर्दा पहिले पहिलेको गीत सङ्गीतमा जुन चाहिँ घुट् धुन दिइन्थ्यो गीतमा त्यो चाहिँ हाम्रो मनलाई छुने किसिमको सङ्गीत हुन्थ्यो जस्तो मलाई लाग्छ र गीतहरू पनि त्यसको गीतको भावहरू पनि स्पष्ट बुझ्न सक्ने हुन्थ्यो जुन चाहिँ अहिलेकोमा मलाई त्यत्ति लाग्दैन